मेरो साथीको बिहे हुनुभएकोले म दुई दिन अघि अबसेसन भन्ने दोकानमा उसको निम्ति लेहङ्गा किन्नका लागि गएको थिएँ र मैले त्यहाँबाट एउटा लेहङ्गा किनेँ त्यो लेहङ्गा चाहिँ मेरो साथीलाई एकदमै मनपर्यो किनभने त्यस लेहङ्गामा चाहिँ उसले चाहेको जति पनि लुक्सहरू थियो सबै कुराहरू चाहिँ त्यस लेहङ्गामा उसले पाए अनि यसको सँगसँगै उसले लगाएको लेहङ्गा मा उसलाई धेरै मानिसहरूले ए राम्रो प्रकारको प्रतिक्रियाहरू दियो जस्तै उसले त्यस लगाएको लेहङ्गा उसको शरीरमा फिट भएकोले गर्दा साथै उसको शरीरको वर्णसँग मिलेकोले गर्दा एकदमै राम्रो देखिएको थियो अनि मलाई पनि उसले लगाएको लेहङ्गा एकदमै मनपर्यो त्यस लेहङ्गाको क्वालिटी पनि एकदमै राम्रो थियो